अरू कुराले भन्दा घर्मले मानिसहरूलाई सबैभन्दा बेसी एकबद्ध तुल्याउँछ कुनै पनि धार्मिक चाड बाड मनाउन कुनै पनि समुदायहरू एक हुन्छन् त्यो ए एक भएको कारणले अरू पनि देख्छन् यो समुदायहरू कसरी एक हुँदो रहेछन् भनेर अनि त्यो समुदाय पनि धार्मिक सौहार्द गर्छ धर्मिक भावना गर्छ धार्मिक कार्यक्रममा कुनै पनि मानिसहरू आपसको बैर मेटाएर आउँछन् धार्मिक सदभावना एउटै शुद्ध भावना लिएर त्यसमा उनीहरूले वैमनस्यता मेटाउँछ अनि यसतो भएको चाहिँ धैरैखेप देखिएको छ जस्तै दुर्गा पूजाहरूमा सबैजना एकसाथ हुन्छन् अनि गणेश चौथीहरूमा सबैजना एकसाथ हुन्छन् यसरी एकसाथ भएर कुनै पनि धार्मिक कार्यक्रम गर्छन् जस्तो सरस्वती पूजाहरू भयो है स्कुलमा सरस्वती पूजाहरूमा हामी सबै विद्यार्थीहरू मिलेर सरस्वती पूजाको तयारी गर्छन् सरस्वती पूजामा सहभागी बन्छन् बस्छन् खान्छन् हो यस्तो कुरा सानैदेखि सिकाइयो भने धार्मिक सौहार्द बढ्छ र यसले मानव मात्रको होइन सम्पूर्ण जगतको कल्याण हुन्छ